मैले हेर्ने च्यानल टिभीमा चाहिँ टिभी च्यानलमा चाहिँ त्यही हो एउटा छ डान्स इडिन्या डान्स है डिआइडी त्यो हेर्छु अन्त अर्को आउँछ त्यो इन्डियाज सुपर मम्सको पनि आउँछ जहाँनिर चाहिँ आमाहरूले चाहिँ आफ्नो नृत्य प्रस्तुत गर्छ है त्यो दुइटा हेर्छु अन्तखेरि यता युट्युबबाट चाहिँ म प्रायः नेपालको हेर्छु किनकि नेपालको पनि त्यस्तै डान्सको सोहरू पुरा भइरहेको चाहिँ अब हेर्छु म किनकि त्यसमा चाहिँ अब हाम्रो त्यही हो भाषाहरू बुझ्छ नि त नेपाली उनीहरूले नेपालमा चाहिँ अब नेपालीमै डान्सहरू गर्छ ओर्छ आफ्नो जति पनि नृत्यहरू आबो सबै नेपाली भाषामै भएको कारणले गर्दा त्यो चाहिँ म एकदमै युट्युबमा नेपालको सो हेर्छु र यता टिभी च्यानलमा चाहिँ हिन्दीको अब सबै त्यो डिआइडीहरू सुपर मम्सहरू हेर्छु र यता डिआइडी सुपर मम्समा त अब प्रायः सबै हिन्दीमा हुन्छ है यदि अब हाम्रो क्षेत्रबाट कोही अब नेपाली अब एकजना व्यक्ति गएको छ भने उसले पनि अब त्यो आफ्नै नेपालीमा चाहिँ गर्दैन किनकि यो चाहिँ यो च्यानल सबै इन्डियाभरि चल्ने हुनाले गर्दाखेरि चाहिँ जति पनि अब हाम्रो नेपाली क्षेत्रबाट जान्छ कन्टेस्टेन्टहरू उनीहरूले चाहिँ हिन्दीमै परफर्म गर्नुपर्ने हुन्छ नि त अन्त चाहिँ उनीहरूले पनि हिन्दीमै गर्छ तर यता नेपालको हेऱ्यो भने चाहिँ अब नेपालमा चाहिँ सबै अब है आफ्नो जात भाषाहरू मिलेको कारणले गर्दा त्यहाँ चाहिँ सबै सोहरू पनि नेपालीमै भएको कारणले गर्दाखेरि चाहिँ प्रायः म युट्युब च्यानलबाट चाहिँ सबै नेपालको त्यो एन्टरटेन्मेन्ट सोजहरू हेर्छु